हजुर मेरो मन पर्ने खाने कुरा चाहिँ मलाई भातसँग च्याउको सब्जी चाहिँ ओभर मन पर्छ अनि मलाई फास्टफुडमा चाहिँ मोमो ताइपो चौमिन यस्तैहरू मन पर्छ